मलाई आफ्नो स्थानीय भाषाहरू बाहेक है अरू भाषाहरू पनि है भाषाहरूमा पनि मन पर्छ है जस्तै च्या यु ट्युब च्यानल अथवा टिभिमा भयो है धेरै कार्यक्रमहरू है धेरै प्रकारको कार्यक्रमहरू है हुन्छन् है ती मध्ये चाहिँ हिन्दी चाहिँ हिन्दी भाषाको मनोरञ्जन कार्यक्रम चाहिँ है मलाई मन पर्छ है धेरै नै मन पर्छ अनि मलाई रुचि पनि लाग्छ र यो म म यो भए हिन्दी भाषाको मनोरञ्जन चाहिँ टिभी मार्फत है टिभिमा चाहिँ धेरै नै हेर्ने गर्छु र एकदम मलाई रुचि लाग्छ अनि यो भाषा चाहिँ मलाई सजिलो सँगै म बुज्न पनि सक्छु अनि मलाई है एकदम रुचि लाग्छ र म सधैँ नै हेर्ने गर्छु